हेलो हजुर हजुर म त जुत्ता दोकानबाट बोलेको बहिनी ए छ त बहिनी मेरो दोकानमा जुत्ता नानीहरूको छ जेन्स छ लेडिज छ हो सबै छ सानो साइज ठुलो साइज सबैको छ नानीहरूको चाहिँ पङ्सु पनि छ हो इस् स्पेक्स पनि छ सबै स्टाइल अहिले निस्केको स्टाइलहरू सबै छ त आउनु होस् न चाहियो भने अन्त तपाईँलाई कस्तो कस्तो चाहिएको हो ए नानीहरूको जुत्ताको प्राइज हेरी हेरी छ दुई सयदेखि लिएर सात सय आठ सय हजार दुई हजार पच्चिस सय तिन हजारसम्म छ त बहिनी त्यसको जुत्ता पाउँछ दसैँमा लगाउने नयाँ नयाँ नानीहरूको अहिले भेराइटिज आएको छ सबै पाउँछ त बहिनी मेरो दोकानमा हजुर हजुर ए चाहिएको छ ए हजुर ठुलोको छ छ त ठुलो कति वर्षको नानी ए छ त नानीको त त्यो मेरो के हरे कति ए दुई तिन वर्षदेखि नानीहरूको झन्डै दस एघार पन्ध्र बिस वर्षको नानीहरूसम्मको छ हौ

जेन्सहरूको पनि त्यही त हो अब जेन्सको त हेरी हेरी छ उयो खुला पनि छ यस्तो उयो के हरे बिहामा लगाउँछ नि सेरवानीसँग लगाउने त्यस्तो जुत्ताहरू पाउँछ सबै पाउँछ भेराइटी सामान धेरै राखेको छु बहिनी कि तपाईँले आएर हेर्नु भयो भने हुन्छ नि जेन्स पनि छ लेडिज पनि सबै छ हजुर हजुर ए नानीको चाहियो भने छ सबै छ कति वर्षको छ बहिनीको नानीको

ए ए हो त दुई वर्षदेखि मैले राखेको छु नि सबै जेन्स भन्यो जेन्स लेडिज भन्यो लेडिज सबै राखेको छु साइज हेरी हेरी छ पाँच नम्बर दस नम्बर तिन नम्बर एक नम्बर सानोको सानो साइज हो त्यस्तो छ त बहिनी ए दामको दाम हे एउटा चाहिँ सानो साइज चाहिँ पाँच सय छ ठुलो साइजमा यस्तै बाह्र सय पन्ध्र सय पर्छ हौ हुन्छ बहिनी हुन्छ